र यो कुरा चाहिँ मलाई अब अलिकति अहिले नानीहरू हो जस्तो लाग्छ है अलिकति अहिले स्क्रिन गेमतिर अलिकति बिजी भएको देख्छु प्रायः जग्गातिर आफ्नै गाउँतिर नानीहरू हेर्छु होइन अलिकति त्यही स्क्रिन गेमतिर नै बिजी भएको जस्तो लाग्छ र यो कुरालाई चाहिँ नानीहरूलाई कस्तो प्रकारले के गर्ने भन्दाखेरि चाहिँ अलिकति गार्जेनहरूबाट पनि छ यो है अलिकति यो गेम्स खेल नखेल्नु होइन खेल्नुपर्छ एउटा टाइम मिलाएर र घरमै बसेर अलिकति स्क्रिन गेमहरू खेलिबसेको र फिल्डमा निक्लेर अलिकति गेम्सहरू खेलेकोमा धेरै अन्तर हुन्छ र यो विषयमा चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अलिकति आमा बाउले यो स्किन गेमदेखि ल्याएर अलिकिति टाढो राखेर चाहिँ अलिकिति फिल्डमा गेममा निक् निकालिदियो भने धेरै राम्रो हुन्थ्यो र त्यस्तै भयो गेम्सहरूमा एउटा म्याराथानहरू भयो भलिबल क्रिकेट फुटबल थुप्रै छ नि गेम्सहरू र यही गेम्सहरूलाई अलिकति गार्जेनहरूले पनि नानीहरूलाई अलिकति हौसला दिएर र जति पनि अब अलिकति राम्रो कति त धेरै राम्रो प्लेयरसहरू पनि हुन्छ स्पोर्ट्सतिर र उनीहरूलाई चाहिँ अलिकति हौसला दिएर अलिकति गेम्सतिर अघि बढायो भनेदेखिनलाई चाहिँ धेरै हाम्रो नानीहरू पनि राम्रो भएर जान्छ भन्ने चाहिँ लाग्छ मलाई अलिकति माथि अब एउटा स्टेट लेभलहरू भयो यसरी खेलाउँदै लग्यो भनेदेखिलाई त भोलिको दिनमा त उनीहरूले आइएसएलहरू यसरी खेल्दै जान्छ है यस्तो भएर यहाँ उ घरमै बसेर यसरी स्क्रिन गेम खेल्नुभन्दा चाहिँ यसरी फिल्डमा निस्केर गेम खेलेको चाहिँ धेरै राम्रो लाग्छ